धेरैदिनका लागि बाहिर जानुपर्दा म आफ्नो घरका बिरुवाहरूलाई घाम नपर्ने जग्गामा सियाँलमा राखेर जान्छु त्यसलाई पानीहरू हालेर जान्छु ढाकछोप गरिदिन्छु र फेरि बादमा फर्केर आउँदाखेरि त्यही फुलहरूलाई निकाल्दाखेरि केही पनि भएको हुँदैन त्यसलाई स्याहार सुसार गरेर पानीहरू लगाइदिन्छु मलहरू लगाइदिन्छु फेरि दोबारा त्यसलाई घाममा राखिदिन्छु फेरि जस्तो पहिला थियो त्यस्तै भएर आउँछ बिरुवाहरूलाई बेसी म पानी दिँदा पनि सडिन्छ ज्यादा घाम हुँदाखेरि पनि सडिन्छ सियाँलमा राख्दाखेरि केही हुँदैन त्यही कारण चाहिँ सँया सियाँलामा त्यसलाई राखिदिँदा राम्रो हुन्छ बिरुवाहरू कहीँ पनि टाढो जाँदाखेरि त्यसरी नै तपाईँहरू पनि बिरुवाहरूलाई त्यसरी नै छायाँ छायाँमा राखेर जानुहोस् आउँदाखेरि केही भएको हुँदैन जस्तोको त्यस्तै हुन्छ त्यो बिरुवाहरूलाई फेरि अलिकति घाम देखाइदिनुहोस् अलिकति मलजलहरू लगाइदिनुहोस पानीहरू हालिदिनुहोस् जस्तो पहिला तपाईँले छोडेर जानुभएको छ त्यस्तो नै फेरि वापस आउँछ त्यो बिरुवाहरू र त्यसै कारण चाहिँ काहीँ पनि आफू टाढोहरू जाँदाखेरि त्यो स्याहार सुसार कसैलाई पनि अरूलाई नदिँदा पनि हुन्छ आफूले छायाँमा राखेर जानुभयो भने त्यो सबै नै बिरुवाहरू मरेको हुँदैन राम्रै हुन्छ आउँदाखेरि त्यो राम्रै नै भइरहेको हुन्छ त्यसलाई अलिकति देखभाल गरेर राखिदिँदा राम्रै हुन्छ